अब म चाहिँ पैलादेखि नै म्याथ्स र साइन्समा चाहिँ अलिक विक थिएँ क्या अब स्कुलतिर पनि जाने हो डेली जस्तो अब प्राय जस्तो चाहिँ म धुलाई खान्थेँ क्या सरहरूकोबाट विक भएर अब होमवर्कहरू दिने तर मलाई त आइडिया छैन कसरी गर्नुपर्ने ट्राई त गर्थेँ तर हुने थिएन क्या मिल्ने थिएन त्यो सरहरूले नि अब धुलाई दिनुहुन्थ्यो क्या मलाई त्यति ऊ त्यो अब रिस उठ्थ्यो पुरा है कोसिस गर्दाखेरि नि भएन जस्तो लाग्थ्यो क्या मलाई त्यतिखेर सरहरूले भन्थ्यो जानिनस् भने सोध् भन्थ्यो तर म कहिल्यै सोध्ने थिइनँ क्या किनभने मलाई चाहिँ अब बुझेजस्तो लाग्ने क्या सरहरूले जतिवटा म्याथ गऱ्यो त्यो चाहिँ बुझेँ मैले अब सरले ब्ल्याकबोर्डमा गरेको बुझेँ तर अर्को गर्ने बित्तिक्कै सक्थिनँ फेरि म त्यो गर्नु क्या त्यस्तो खालको हुन्थ्यो र बिस्तारो पढ्थ्यो पढ्थ्यो त्यत्तिक्कै फेल हुन्थेँ म प्राय सब्जेक्ट म्याथ र र साइन्समा चाहिँ प्राय फेल हुन्थ्यो तर म चाहिँ प्राइभेट स्कुल भएकोले गर्दाखेरि मलाई चाहिँ क्लास चढाइदिनुहुन्थ्यो सरहरूले प्यारेन्ट्सहरूलाई बोलाउँथ्यो आमाबाबालाई क्लास चढाइदिनुहुन्थ्यो त्यस्तो खालको चल्थ्यो अनि त आमाहरूले मलाई कराउनुहुन्थ्यो क्या तँ किन यस्तो विक भएको साइन्स म्याथमा चाहिँ पढ् न पढ् कोही कोही बेला कुट्नु पनि हुन्थ्यो है बाबाहरूले सानो सानो हुँदाखेरि त्यहाँदेखि बिस्तारै ठुलो हुँदै आयो तर त्यतिबेला म ट्राई नै गर्थिनँ गर्थिनँ गर्थिनँ त्याँदेखिन् लास्टमा चाहिँ अब नाइन पाएँ नाइन पुगेपछि चाहिँ मैले निकेस सरलाई भेटेँ निकेस सर भन्ने सर भेटेँ म्याथको अनि त सरले स्कुलमा पनि गराउनुहुन्थ्यो तर पनि त्यत्तिक्कै थिएँ सरले स्कुलमा पनि गराउँथ्यो तर म त्यत्तिक्कै हैन नसिक्ने खालको अब हुन्छ नि माइन्डमै पस्थेन मेरो त्यो ब्ल्याक बोर्डमा गरेको बुझ्यो भने बुझ्यो भन्यो सक्यो त्यसै चाहिँ त्यहाँदेखिन् एमपीमा चाहिँ चाहिँ सबैमा पास भएँ हैन त्यहाँदेखिन् आमाले पढ् पढ् विक छस् म्याथमा पढ् फेल होलास् भन्नुहुन्थ्यो तर म चाहिँ अब ह्याच पास हुन्छु भन्नेखालको यस्तो गएँ एमपी लेख्नु तर एमपी बिग्रियो म्याथमा कम्पार्ट भएको थिएँ त्यतिखेर अनि त कम्पार्ट भएर चाहिँ त्यहाँदेखिन् आमाहरूले भन्नुभयो मलाई यसरी हुँदैन तँ यो गर् ट्युसन गर् भन्नुभयो अब चाहिँ हैन अब चाहिँ टिउसन गर् तँ अनि त ठिकै मालबजारनिर चाहिँ कोचिङ सेन्टर खोलेको थियो निकेस सरले अहिले जो टिचर हुनुहुन्थ्यो उसले खोल्नुभएको थियो अनि त सर भएकोमा गएँ म अनि त सरलाई भनेँ सर म पनि म्याथ ब्याक भएको छ एउटा मात्र सब्जेक्ट लिनु पाउँछु भनेर मैले सोधेँ कम्पार्ट भएको है तर अरू चाहिँ सबै अल सब्जेक्ट गराउनुहुन्थ्यो त्यहाँनिर चाहिँ अनि त पाउँछु भन्दाखेरि चाहिँ सरले पाउँछौँ भन्नुभयो हो अनि त त्यहाँनिर मैले कोचिङ गरेँ मैले म्याथको फस्ट कोचिङ कोचिङ टिउसन अब है फस्ट थियो मेरो त्यो चाहिँ अनुभव तर अब स्कुलमा चाहिँ के हुँदोरहेछ भन्दाखेरि चाहिँ अब त्यतिखेर चाहिँ मैले अब अलिकति फिल गरेँ क्या सायद एउटा मात्रै सब्जेक्ट भएर नि हुनुसक्छ तर स्कुलमा चाहिँ अब थुप्रो सब्जेक्ट हुन्छ टाउको दुखिरहेको हुन्छ क्या पढ्दा नि हुँदैन तर म्याथ सब्जेक्टमा चाहिँ कुल माइन्डेड भएर गर्ने कुरा रहेछ नि त भन्ने चाहिँ मैले त्यहाँबाट अलिकति बुझेँ क्या मेरो एउटा मात्र सब्जेक्ट थियो सायद त्यहाँदेखिन् चाहिँ अब फस्ट डे सेकेन्ड डेतिर त्यस्तो म ध्यान लगाइनँ तर पछाडि पछाडि सरले जति बुझाउँदै जानुभयो त्यहाँदेखिन् चाहिँ अब मैले एकदम क्या मतलब मज्जा लाग्नुथाल्यो म्याथ गर्नु अँ हो रहेछ यसरी यसरी गर्नु सक्ने रहेछ म्याथ भन्ने खालको सरले मलाई त्यहाँदेखिन् चाहिँ हेल्प गर्नुभयो क्या त्यहाँदेखिन् चाहिँ मैले सरलाई सोध्नु थालेँ सर यो चाहिँ कसरी भन्ने कोइसनहरू है त्यहाँदेखिन् सरले मलाई बोलाउनुभयो क्या त्यहाँदेखिन्को चाहिँ अब मज्जाले बुझाउनु थाल्नुभयो सरले पनि मलाई केही अब म्याथ चाहिँ एउटा मात्रै वेमा हुँदैन दुई तिनवटा वे है पाराले सल्भ गर्न सक्छौ तिमीले भन्ने कुराहरू नि सिकेँ मैले त्यहाँ सरकोबाट अनि त सरले चाहिँ अब एकदम हन्ड्रेड पर्सन्ट दिनुहुन्थ्यो हैन मलाई पैला पनि दिनुभएको स्कुलमा पनि तर मैले नबुझेको रहेछु क्या त्यतिखेर चाहिँ म प्र्याक्टिस नगरेर रहेछ मैले मजा नगरेर रहेछ मजा नि लिनुपऱ्यो नि त कुल माइन्डेड भएर चाहिँ म्याथ गर्नुपर्ने रहेछ हैन त्यो चाहिँ मैले त्यहाँबाट गेन गरेँ त्यहाँबाट एमपी टाइम आयो है हैन त्यहाँबाट एमपी टाइम आउँदाखेरि दिनरात पढ्थेँ म्याथ त्यहाँदेखिन्को मजा लाग्नु थाल्यो हैन अनि त आमाहरूले नि पढ् भन्नु पनि नपर्ने भएँ म म्याथमा त्यसले गरेर त्यहाँदेखिन् चाहिँ एमपी टाइममा है मैले इग्जाम लेखेँ दामी भयो इग्जाम है सरले गराउनुभएको सबै आएको थियो म्याथको अनि त एउटा सल्भ चाहिँ छोडेको थिएँ मैले त्यतिखेर एउटा मात्रै छोडेको थिएँ तर अब त्यो कतिवटा प्रोसेसहरू रङ भएछ भएछ पछाडी हेर्दाखेरि मैले त सोचेको थिएँ नाइन्टी एबभ आउँछ भनेर म्याथमा तर सिक्स्टी फाइभ मात्रै आएछ त्यतिखेर मार्क्स त्यो मार्क्सले गर्दाखेरि राम्रो नि भयो पर्सेन्टेज राम्रो आएको थियो एमपी टाइममा अनि त पिछाडी एमपी सकेर रिजल्ट आउने दिन हैन त्यहाँदेखिन् सर भएकोमा गएँ म सरसित तपाईँसितै हेर्छु रिजल्ट भनेर सरसितै हेऱ्यो भने रिजल्ट सिक्स्टी फाइभ आएछ सरले पनि अब कङ्ऱ्याट्स भन्नुभयो हैन खुसी लाग्यो त्यतिखेर तर मैले फिल गरेँ क्या त्यतिखेर अब पहिला म बेसी जस्तो सरहरूले कङ्ऱ्याट्स यस्तो भन्दाखेरि भन्दाखेरि चाहिँ अलिक सरहरूले सिकाउनु जानेन म्याथ साइन्स पढाउनु जानेन जस्तो लाग्थ्यो तर हैन रहेछ खासमा चाहिँ आफू आफ्नो इन्ट्रेस्ट हो रहेछ नि त आफूले इन्ट्रेस्ट म्याथ नगरेपछि साइन्समा गयो भने पिछाडी आफैँ आउँछ त्यो ज्ञान सरहरूले त राम्रै पढाउँछन् नि त है तर नबुझेको उसमा चाहिँ सरहरूले सोध्नुपर्ने रहेछ क्या सर यस्तो बुझिनँ यस्तो गर्दिनुहोस् भनेर भन्यो भने चाहिँ अटोमेट्क्ली इग्जाम अब इच्छा पनि हुन्छ हैन मज्जा पनि हुँदोरहेछ बुझ्दै गएपछि प्रायले पनि अब म म्याथहरू है जस्तो म्याथ दिए पनि अब सायद सक्दिनँ होला कतिवटा तर म ट्राई चाहिँ गर्छु क्या त्यो म्याथ गर्ने सक्छु पनि होला सायद एकखेप गराइदियो कसैले भने हैन प्राय म्याथ चाहिँ म अहिले इजिली गर्नु सक्द् सक्छु है